हेलो तपाईँ किङ थाई रेस्टुरेन्टबाट बोल्नुभएको हो अनि सुन्नुहोस् न म चाहिँ मेरो साथीहरू चाहिँ घुम्नु आउँदैछ हो त्यहाँनिर रेस्टुरेन्ट अब हुन्छ नि अनि त्यहाँनिर के के पाउँछ होला तपाईँको रेस्टुरेन्टमा चाहिँ ए हजुर ए होइन मलाई चाहिँ मोमोहरू पनि पाउँछ होला नि मोमोहरू चाहिँ मलाई चाहिँ केको चाहिएको भन्दाखेरि चाहिँ पोर्क पोर्क बिन हो त्यस्तो चाहिएको हो अनि नन भेजहरू पनि भेजहरू पनि पाउँछ होला नि हजुर मेरो साथीहरूले चाहिँ भेजहरू खानेहरू मात्रै छ नि त हो अनि चाहिँ सोधेको नि ए अनि चौमिनहरू पनि पाउँछ होला है ए हजुर हजुर हामी चाहिँ भोलितिर आउने हो हजुर त्यसको प्राइजहरू चाहिँ कति कति पर्छ होला हौ महँगै होला अलिक दामहरू त हजुर अनि